सेवा निर्मित निवृत हरूको लागि अहिले हाम्रो यहाँनिर फो इन्टरनेटबाट कसरी लाभदायक छ भने पहिला पहिला अनेक थरीको चक्कर लगाउनु पर्थ्यो अहिले यसो हामीहरू आफै फोनबाट आफ्नो पेन्सनको लागि भयो रिटायरमेन्टको पिएफको लागि भयो हामी आफ्नो फर्म हुन्छ आफ्नो एप्लिकेसनहरू हुन्छ हामी आफैआफ अब फोनबाटै गर्न सक्छौँ साथै कति थोक हामीलाई त्यस्तो उयो पहिला आफू कति टाढा जानुपर्थ्यो आफ्नो सेवानिवृति थाप्नुको लागि त्यसको लागि कति कचकच हुने गर्न गर्ने थियो तर अहिले भने त्यस्तो कुनै आपत्ति छैन आफू हामी यहाँबाट फोनबाट आफ्नो आफ्नो आधार कार्डको डिटेल्स भयो या ब्याङ्क पासबुकको डिटेल्स भयो हामी वाट्सएप गर्नसक्छौँ हामी आफ्नो कुनै रि सेवानिवृत भएको बाद हामी आफ्नो पाउने हजुरहरूको लागि हामी कुनै त्यस्तो विधिको पहिला जस्तो आपत्ति हुने छैन वृद्धहरूको लागि टिभी भन्दाखेरि पहिला अब टिभीको टिभी त के भने ब्लाक एन्ड वाइट थियो त्यसमा त्यस्तो विधिको कुनै आउने थिएन सिवाय एउटा डी दुरदर्शन च्यानलको तर अहिले टिभीहरूमा हेर्नुपर्छ अनेक थरीको समाचारको च्यानलहरू भयो अनेक थरीको पिक्चरको च्यानलहरू छ हामी अनेक अनेक किसिमले टिभीबाट देश दुनियाँको खबरहरू हामी आसनले जान्नसक्छौँ इन्टरनेटबाट अहिलेको वृद्धहरूको लागि के सुविधा भएको छ भने कतिको अब छोराछोरीहरू बाहिर गएर काम गर्ने गर्छ तिनीहरूको लागि अब सधैँ त मिल्ने छैन घर आउन बात गर्नु तर अहिले फोनमा इन्टेरनेट भएकोले गरेर हामी भिडियो कल गरेर बात गर्नसक्छौँ साथै आफ्नो स्वजनहरूलाई सधैँ फोनमा भिडियो कल गरेर हेर्नसक्नेछौँ कल गर्नसक्छौँ साथैँ अहिले कस्तो छ के छ खबर जान्नसक्छौँ आफू आफू जस्तै भए पनि आफ्नो वृद्धजनहरू महा घरको स्वजनहरूलाई हामी आसानीले बात गर्न सक्छौँ हेर्नसक्छौँ पहिला पहिला हुने तार पठाउनु पर्थ्यो पत्र लेख्नुपर्थ्यो तर अहिले त्यस्तो कुनै आपत्ति छैन जब एउटा फोन म कलले लगाइन्छ तब सबै थोकसँग बात गर्नुसक्छ भिडियो अहिले भिडियो कल भएकोले गर्दा सबै आफ्नो परिवारहरूसँग कुनै आपत्तिबिना बात गर्नुसक्छ हेर्नुसक्छ कस्तो छ के छ टिभी र इन्टरनेट भएकोले गर्दा अहिले सबै थोक लाभदायक छ किनभने हामी अब देश दुनियाँको साथसाथमा हामी क्रिकेटहरूको हाम्रो स्पोर्ट्सहरूको बारेमा थाहा गर्नसक्छु फुटबलमा के हुँदैछ क्रिकेटमा के हुँदैछ

आफ्नो पढाइको उयो विषयमा पनि लिएर बात गर्नसक्छौँ